हेलो यो मोबाइल स्टोर हो हजुर सुन्नुहोस् न मलाई रेट टेन टेन थाउजन्डहरूकोमा चाहिएको एउटा मोबाइल चाहिएको थियो कि मलाई जुनै भए पनि तर जसमा चाहिँ अब अ फिचर्स भएको हजुर हजुर एमआईको कुन कुन चाहिँ होला है एमआईको हजुर हजुर ब्याट्र्री ब्याकअप हजुर हजुर क्यामरा क्यामरा कति मेगापिक्सलको होला है ए ब्याक फ्रन्टको ब्याट्री ब्याकअप चाहिँ कति होला हौ ए ए ए एडाप्टरहरू पाउँछ है त्यो सँगै एडाप्टर इयरफोन हजुर ए म होइन त्यो म त अलिक टाडै थिएँ कि तपाईँको यो यता डेलिभरी उयोहरू पोलिसीहरू छ होला हजुर हजुर त्यो अलिक बेसी पऱ्यो होला है केही त्यो चार् चार्ज लाग्दैन डेलिभरीको चार्जेस लाग्दैन होला ए हजुर कति जस्तो लाग्छ होला है ए हजुर ए मलाई यो हजुर हजुर यो हप्ताभित्रमा चाहिएको थियो कि यो हप्ताभित्रमा ए हजुर ए आज मैले आज ए किनेछु भने कै कति दिनभित्रमा आइपुग्छ ए हजुर हुन्छ त्यसो भने मलाई यो रेडमी एमआईको त्यही पठाइदिनुहोस् न हुन्छ हजुर हुन्छ म वाट्सएपमा पठाइदिन्छु नि तपाईँलाई यही नम्बर हो तपाईँको हुन्छ हुन्छ हुन्छ